आजको दिनमा जनसङ्ख्या बृद्धि एउटा महत्वपूर्ण विषय भएर गएको छ जस्तो मलाई लाग्छ है यो देशमा धेरै ओटा क्षेत्रमा यो जनसंख्या बृदिले असर पार्दछ है अब भनौँ उदाहरणहरू एउटा भाँडामा पानी ज्यादा भए पोखिएर जान्छ त्यसमा अब अट्नु सक्दैन त्यस्तै प्रकारले जनसङ्ख्या ज्यादा हुँदै गए कतिपय व्यवस्थामा पनि अभाव भएर जान्छ कारण मानिसहरूलाई एक जग्गा ज्यादा भए बस्ने जग्गाको पनि अभाव हुन्छ त्यसले गर्दा बाध्य भएर सबैजना एकाअर्काको नजदिक धेरै नजदिक बस्नुपर्छ र ज्यादा मान्छे एक जग्गा थुप्रिए त्यहाँ फोहोर मैला हुने पनि प्रशस्त मात्रामा असर देखिन्छ तब त्यो फोहोर मैलाबाट कतिपय किराहरू ले गर्दाखेरि जस्तै झिङ्गा मच्छड यस्को प्रभावले गर्दा फेरि बिमारीहरू फैलिने प्रशस्त मात्रामा त्यहाँ मौका हामी पाउन सक्छौँ तब यो सब देखेर भारत सरकारले कतिपय जग्गा जनसङ्ख्या बृद्धिलाई रोकथाम गर्नका निम्ति प्रयास गरेको हो जस्तै हामी भन्छौँ कि दुई आमा बाबु दुई सन्तान यसमा दुई सन्तान भए उनीहरूलाई हामी सजिलैसँग हुर्काइ बढाइ गर्नु सक्ने पढाइ लेखाइ गर्नु सक्ने यसमा हामीले दुई सन्तान भएपश्चात लाइकेसन गरेर जन्मलाई कन्ट्रोल बर्थ कन्ट्रोल गर्न सक्छौँ यस्तै प्रकारले सरकारी अस्पतालतिर आजकल है सरकारद्वारा उपलब्ध गराइएका निःशुल्क दवाईहरू बर्थ कन्ट्रोलको लागि र कतिपय उपयोग गरिने समानहरू पनि निःशुल्क बितरण गरिन्छ यो सब कुरा हामी समाजमा बसेको मानिसहरले बुझेर प्रयोग गर्न सके जनसंख्या बृद्धि रोकथाम गर्न सकिन्छ तेस्तै प्रकारले आजको युगमा चुनौती भारत सरकारमा चुनौती भनौ भने मानसिकता तनाव पनि मलाई एउटा चुनौती जस्तै लाग्छ किनभने यो मानिसहरू धेरै मानिसहरूमा यो बिमारी हामी देख्न पाउँछौँ यसको असर देख्न पाउँछौँ आजको युगमा सबै मानिसहरू यति व्यस्त छन् कि परिवारमा पनि एकाअर्कालाई समय दिन उनीहरू सक्षम छैनन् र यसरी एकाअर्कादेखि टाढिएर बस्दा खाली कामको पछि भाग्दा र एक्लै एक्लै भएर बस्दा फेरि मानिसहरूमा यस प्रकारको मानसिक तनाउको पनि बिमारी हामी देख्न सक्छौँ त सरकारद्वारा यसमाथि के कार्य गर्दैछ भन्दा सरकारद्वारा त हामी हस्पिटलतिर गएर डक्टरहरलाई जँचाएर उनीहरूबाट सल्लाह लिन सक्छौँ र उनीहरूले हामीलाई कस्तो प्रकारले यसलाई रोकथाम गर्नु पर्ने हो काउन्सिलरकोमा पठाएर काउनसिलिङ गराएर हामीलाई सुझाउहरू राख्छन् जस्मा हामी एकाअर्काको नजदिक बसौँ परिवारमा सबै जाना एकाअर्कामा बातचित गरौँ खाना खाँदा पनि दिनमा नभ्याए तापनि रातमा एक समय एउटै जग्गा बसेर सबैजना बातचित गर्दै खाना खाउँ र तेस्मा एक एका अर्काको मनको भावहरू पनि साजा हुन्छ साथै हामीले कतिपय सेन्टरतिर गएर योगा क्लासहरू जोइन गरेर मेडिटेसनहरू गरेर पनि यस प्रकारको मानसिक तनावदेखि मुक्त हुन सक्छौँ